म मलाई किताब पढ्न पढ्न पढ्न धेरै नै मन लाग्छ र पढ्ने गर्छु पनि र मेरो किताब मलाई एउटा किताब पढिसक्नु किताब पढिसक्नु त्यही अब सानो किताब छ भने मलाई हप्ताभर एक हप्ता बेसी लाग्छ म कन्टिन्यू पढेँ भने पनि कन्टिन्यु पढेँ भने एक हप्ताभर कम मिनिमम् अब हप्ताभर लाग्छै लाग्छ अन्त नत्र भने चाहिँ त्योभन्दा अलिक बेसी नै लाग्छ अनि म पढ्नु चाहिँ मेरो टाइम टेबल हुने गर्छ म पढ्छु अब जब मलाई जब म बेलुका बेलकानिर खाना खाइसकेपछि म पढ्ने गर्छु एक घन्टा या त दुई घन्टा पढ्ने गर्छु र मलाई पढ्दाखेरि अब मलाई इन्ट्रेस्टिङ बुक छ भने म बेसी नै बेसी पनि पढ्नु सक्छु बेसी नि मतलब बेसी पढ्ने अब इन्ट्रेस्टिङ बुक छ भने मलाई बेसी नै पढ्नु मन लागिहाल्छ र बसेर मजाले नै पढ्छु कम्ति अब भनेको दुई घन्टा बेसी नै पढिदिइहाल्छु अब तर इन्ट्रेस्टिङ बुक छ भने चाहिँ र अनि अन्त अब बुक पढ्नुमा पनि अब अलिक त अल्छि लागिहाल्छ कोहीबेला अब मलाई पढ्नु चाहिँ पढ्नुमा चाहिँ मजा लाग्छ बुक पढ्नु जति मजा मलाई अब मेरो हबिज नै हो म मेरो बुक रिडिङ एउटा हबिज नै हो जब पनि फिल मलाई बोरिङ बोर हुन्छु त्यतिबेला बुक्स रिडिङ गर्ने गर्छु इन्ट्रेस्टिङ बुक्सहरू कमिक्सहरू अनि स्टोरी बुक्सहरू भयो जब जब पनि म मलाई अब बोरिङ मलाई अल्छि लाग्छ त्यतिबेला म बुक्सहरू रिड गर्छु अनि अब मेरो त्यही हो डेली रुटिन अब म बेलकी सात बजी चाहिँ मेरो अब स्कुलको बुकहरू जति पनि हुन्छ त्योहरू पढ्ने गर्छु जस्तै अब मेरो स्कुलको जति पनि वर्कसहरू हुन्छ बुक्सहरू हुन्छ त्यसमा पढ्ने सिक्ने गर्छु अनि प्राय जस्तो बुक्सहरू म स्याटर्डे सनडे चाहिँ अब मेरो त्यही कमिक्स स्टोरी बुक्सहरू रिड गर्ने गर्छु अब मलाई मजा लाग्छ मेरो विकेन्डमा बुक्स पढ्नु अनि त्यो मेरो हबिज नै हो एउटा अन्त प्राय जस्तो म बुक्समा त्यही अन्त त्यही हो अब मलाई त्यही अब इन्टरेस्टिङ बुक्समा कमिक्स भयो कमिक्स नै बेसी पढ्ने गर्छु र कमिक्स बुक मलाई ज्यादा पनि मन पनि पर्छ अन्त सबैभन्दा बेसी नै म त्यही पढ्ने गर्छु